हो त अब त्यस्तो भनेर कहाँ हुन्छ पोहोरको साल पनि त्यसरी नै त्यस्तै भनेर नै अब पैसा कम्ती दियो त्यो त हो नि र पनि अब पोहोरको साल पनि मैले छोडिदिएकै थिएँ त्यति त है अब योपालि त अलिक है राम्रो भन्दा पनिअब तपाईँले पोहोरको साल पनि यस्तै भन्नुभयो अब योपालि पनि यस्तै भन्नुहुँदैछ अब यसरी त कसरी हो अब मलाई पनि पैसाको जरुरत हुन्छ है अब अर्को साल त होइन अब योपालि चाहिँ कस्तो कतिको चाहिँ भयो अब त्यहाँ आउन त भ्याउँदिन म तैपनि अब पैसा चाहिँ मिलाउनु न राम्ररी यसरी अब बिग्रिन त बिग्रिन्छ नि आफूबाट त नोक्सान पनि हुन्छ कोही बेला नाफा पनि हुन्छ है अब म त भनेको मैले भनेको अरू सालहरू जति त दिनुपर्छ अब तपाईँलाई अब नोक्सानै परे पनि अब त्यति त दिनुपर्यो नि

चालिस ठिकै छ अब तर अब बादमा चाहिँ अलिक थपिदिनु पर्यो त्यसरी त हुँदैन अब मैले मैले जतिमा कमाउनु दिएको थिएँ जति दिनु भनेर अब त्यसरी नै दिनु न नि अब मैले धानको मात्रै माग्दैछु अरू बेला त भनिदिएकै छु हजुर